म चाहिँ कोरियन ड्रामा भन्छ नि है कोरियाको ड्रामा हेर्छु र त्यो चाहिँ मलाई धेरै मन पर्छ अब हुन्छ नि एउटा है आफ आफ्नो फ्यान्टसीको दुनिया भन्छ नि है जहाँनेर चाहिँ हामी जहाँ पुगेर चाहिँ है सब कुरो बिर्सन्छौँ क्या हाम्रो दुःख हामीले सहनु परेको दुःखहरू क्या डेली लाइफको स्ट्रेसहरू त्यो भुलिने गर्छौँ त्यो भुलिनुको लागि चाहिँ म के ड्रामा हेर्छु कोरियन ड्रामा र अहिले मैले हेर्दै गरेकोहरू मध्येमा चाहिँ एउटा ड्रामा छ है द टाइम कल्ड यु भन्ने त्यो चाहिँ एउटा फ्यान्टसी ड्रामा भन्छ नि है जसमा चाहिँ अलिकति म्याजिक हुन्छ पनि है अलिकति म्याजिकल ड्रामा त्यस्तो खाले ड्रामा ह्या त्यस्तोमा चाहिँ दुइजना केटा र केटी चाहिँ हुन्छ नि है जिउ अद्ला बद्ली हुन्छ क्या केटी घरी यतानेर मरेर अर्कैको केटीको जिउमा पस्छ घरी केटा मरेर अर्कैको केटाको जिउमा पस्छ है त्यस्तोहरू भएर पनि दुइजनाहरू भेटेर उनीहरूलाई एक दोसरासँग धेरै प्रेम भएर पनि है एकदम राम्रो मजाको ड्रामा जसले चाहिँ मलाई चाहिँ आफ्नो डेली स्ट्रेस हुन्छ नि है स्कुल दिनभरि पढाएर आएको त्यो थकान त्यो स्ट्रेसलाई चाहिँ हटाउनुमा धेरै नै मदत गऱ्यो र त्यही भएर चाहिँ मलाई त्यो चलचित्र त्यो ड्रामा चाहिँ धेरै नै मन परेको छ र म फेरि हेर्छु हेर्नु पऱ्यो भनेर पनि सोचिरहेको छु